भारतको फेसनबारे भन्नुपर्दा भारतमा तपाईँको धेरै प्रकारको जाति जनजातिहरू बसेको हुनाले गर्दाखेरि हरेक जातिको आफ्नो आफ्नो भेषभूषा आफ्नो आफ्नो फेसन भनौँ है भेटिन्छ अब पहिलेको तुलनामा अहिलेको तुलना गर्दाखेरि परिवर्तन त एकदमै भएकै छ किनभने पहिला पहिला यहाँको अब हाम्रो मानिसहरूले प्रायः प्रायः खादी लुगाको सुतीको लुगाको उपयोग धेरै गर्थे भने आज तपाईँको अङ्ग्रेजहरू को शासनपछि बिस्तारै गरेर फेसन भनौँ है तपाईँको अब लुगाफाटा जुन चाहिँ परिवर्तन भएर गएको छ त्यसमा विभिन्न प्रकारको तपाईँको टप्सहरू बटम्सहरू है माथिको लुगा मुनिको लुगाहरू परिवर्तन हुँदै गएको समय वा समयमा हामीहरूले देख्न पाइन्छ र अब पहिलाको हाम्रो टिपिकल जुन चाहिँ अब पारम्परिक भारतीयहरूले लगाउने जुन चाहिँ भेषभूषा थियो त्यसमा तपाईँको धोती है माथिको कुर्ताहरू प्रायः देखिन्थ्यो भने अहिलेको समयमा धोती र कुर्ता तपाईँले एकदमै तपाईँको कम मात्रामा लगाएको भेटिन्छ भने कुर्ता र पायजामाहरू तपाईँको कुनै तपाईँको फेस्टिभल्सहरू या होइन कुनै पर्वहरू परवहरू मान मान मानिँदाखेरि त्यो समयमा लगाएको हामीहरूले भेट्न पाइन्छ देख्न पाइन्छ र अब प्रायः डे टू डे जुन चाहिँ रेगुलार भनौँ है रोजमर्राको जुन चाहिँ समय छ अहिले यो समयमा चाहिँ हाम्रो अब वेस्टर्न कल्चर जुन चाहिँ हामी भनौँ अब टी सर्टसहरू प्यान्ट तपाईँको जिन्सहरू प्रायः ले एकदमै तपाईँको डोमिनेट गरेको हामीहरूले यहाँ देख्न पाइन्छ र साथै अब अहिलेको समयमा कोरियन फेसनको पनि निकै चलन हामीहरूले अब देख्न पाइन्छ र मलाई लाग्छ आफ्नो आफ्नो संस्कृति अनुसार मान्छेहरूले आफ्नो पहिरन लाई छोडनु चाहिँ हुँदैन आफ्नो संस्कृति अनुसार पहिरनलाई पहिरिनै रहनुपर्ने हुन्छ अनि मलाई कस्तो खालको लुगा लगाउन मनपर्छ भने सिम्पल तपाईँको है मलाई धेरै रङबिरङ्गी कलरहरू मनपर्दैन एकदम तपाईँको सादा कालो कलरको सेतो है एकदम तपाईँको लाइट कलरको तपाईँको भनौँ लाइट लेमन लेमन ग्रिनहरू यो सब प्रकारको है तपाईँको ओरेन्जहरू लाइट ओरेन्ज हुन्छ यल्लो लाइटमा एकदम हलका प्रकारको त्यस्तो मलाई लुगाहरू मनपर्छ रङमा भनौँ भने प्रायः मलाई अलिकति फिट अलिकति शरीरमा बेसी ठुलो नहुने शरीरसँग ठप्प मिलेको हलुको लुगाहरू ट्याप्प परेको मलाई अलिकति मनपर्छ र अब अहिलेको समयमा प्रायः अब अनलाइनको जमाना पनि अब अहिले निकै बढेर गइसकेको छ होइन प्रायः अब मान्छेहरूले सपिङहरू पनि अनलाइनमै बसेर गर्ने भइरहेको छ र म पनि प्रायः त कोही कोही बेला कोही कोही बेला तपाईँको अब यसो हेर्दाखेरि फ्लिपकार्ट होस् या अमेजन या मिन्त्रा है जुन चाहिँ अब तपाईँको फेसनेबल साइटसहरू छ लाइफस्टाइल साइटसहरू छ त्यसमा कुनै दिन अब यसो मलाई पनि मनपरेको बेलामा या डिस्काउन्टहरू तपाईँको चलिरहेको बेलामा म पनि अवश्य अनलाइनबाट पनि लिने गर्छु र समटाइम्स अब कोही कोही बेला तपाईँको यो दोकानहरूदेखिको पनि है पसलहरूदेखिको पनि हामीहरू लिने गर्छौँ र अन्त अहिलेको समयमा चाहिँ अब भनौँ भने अब तपाईँको सोसियल मिडियाको एकदमै धेरै चलन बढेको भएकोले गर्दाखेरि फेसन चाहिँ एकदमै छिटो परिवर्तन भएको चाहिँ अहिलेको खण्डमा चाहिँ एकदमै धेरै देखिरहेको चाहिँ मलाई पर्सनली होइन मलाई फिल भइरहेको छ त्यो अब म महसुस गर्छु है एज ए कसै एकजनाले डिफ्रेन्ट अब होइन अन्य प्रकारको तपाईँको अलिकति फेसनेबल अलिकति लुगा लगाएको देख्न पाइन्छ भने त्यसलाई अब हेरेर त्यस्तै नै लुगा लगाउने अरूले पनि अब लुगा लगाउने आजकल गर्छ त्यसले गर्दाखेरि चाहिँ अब अहिले जुन चाहिँ भारतको जुन चाहिँ एउटा टिपिकल एउटा फेसन त्यो जस्तो अब लेडिजहरूले साडी लगाउने है ब्लाउजहरू लगाउने त्यो सबै अहिले अब तपाईँको अलिक कम्ती देख्न पाइन्छ अहिलेको जेनेरेसनमा चाहिँ स्पेसियली तपाईँको जुन चाहिँ अहिले आप्टार इयर टू थाउजन्डको पछि र जन्मिएको जति पनि केटाकेटीहरू छ स्पेसियली तपाईँको केटीहरूको कुरा गर्नु जाँदाखेरि जुन चाहिँ अहिले साडीको चलन चाहिँ एकदमै घटेर गइरहेको चाहिँ अब मलाई चाहिँ आजकल फिल हुन्छ है जो पनि अहिले जो बढ्दै छ जसले अब साडीहरू लगाउनु पर्ने हुन्छ प्रायः कतिवटा फाङ्गन्सहरूमा कार्यक्रमहरूमा त्यसमा मात्रै लगाएको एकदमै भेटिन्छ है त्यो पनि आजकल रिएर एकदम तपाईँको एकदमै कम्ती भएर गइसकेको छ अरू भन्नुपर्दाखेरि चाहिँ साडीको जुन चाहिँ चलनमा त्यो ब्लाउज छ मैले काहीँ देखेको थियो पढेको थियो त्यो जुन चाहिँ ब्लाउज छ यो ब्लाउज चाहिँ तपाईँको वेस्टर्न कल्चर हो भारतको जुन चाहिँ एउटा टिपिकल तपाईँको फेसनको कुरा गर्न जाँदाखेरि साडीमा चाहिँ अब ब्लाउजको चलन चाहिँ पहिला थिएन अरे भनेर हामीहरूले देख्न कतिवटा तपाईँको मुभिजहरू है पुरानो पुरानो तपाईँको डकुमेन्टरीहरूतिर पनि हामीहरूले हेर्न पाइन्छ कि यो कुरालाई हामीहरूले राम्रोसित संसोधन गरेर हेर्दाखेरि चाहिँ जुन चाहिँ ब्लाउज लगाउने चलन चाहिँ अङ्ग्रेजहरूको जुन चाहिँ हुकुमत एउटा शासन देखेको चाहिँ यसो यता हामीले देख्न पाइन्छ र अब केटाहरूमा भनूँ अजकल एकदमै तपाईँको वेस्टर्न कल्चरलाई हामीहरूले फलो गरेर प्रायः हामीहरू टी सर्ट सर्ट अनि अब जिन्सहरू है लगाउने गर्छौँ अब अहिले चाहिँ तपाईँको कटन प्यान्टहरू जुन चाहिँ हामीहरू समर प्यान्ट पनि भन्छौँ है त्यो पनि हामीहरू लगाउने गर्छौँ आफ्नो सुविधा सुविधा अनुसार र साथै अब जुत्ताको पनि हामीहरूले हेर्नु जाँदाखेरि आजकल निकै प्रकारको भेराइटीहरू हामीले भेट्न पाइन्छ मार्केटमा बजारमा त्यसमा तपाईँ स्पोर्ट्स सुजहरू पाइन्छ पार्टीको तपाईँको चमाडाको सुजहरू है त्यसमा पनि डिफ्रेन्ट काइन्ड अफ तपाईँको धेरै प्रकारको डिजाइनहरू प्रकारहरू हामीहरू भेटिन्छौँ कुनै हामीहरू लोफर्स भन्छौँ भने कसै कसैलाई हामीहरू चेल्सी बुट्सहरू भन्छौँ र मलाई लाग्छ यो सबै जति पनि जुत्ताको प्रकार हुन्छ यो पक्कै पनि यो पश्चिमी देशहरूले नै तपाईँको सुरु गरेको जुन चाहिँ फेसनहरू छ त्यो अहिले हामीहरूले भारतले प्रायः अपनाइ रहेको छ र अब त्यो साथ साथै अब अहिले हेर्नु जाँदाखेरि इन्डियान वेर हामीहरू जुन चाहिँ भन्छौँ कुर्ताहरू है स्पेसियली तपाईँको लेडिजहरूमा चुडिदार पनि भन्ने गर्छ त्यो पनि हामीहरू प्रायः सबैले आजकल अब लगाएको देख्न पाइन्छ तराई क्षेत्रमा मात्रै नभएर पाहाडतिर हिल्सतिर पनि हामीहरूले यो चिज हामीहरू देख्न सक्छौँ स्पेसियली तपाईँको प्रायः गरी गरम महिनामा जुन चाहिँ समर सिजन हुन्छ गरम महिनाको दिन हुन्छ त्यसमा प्रायः प्रायः यो कुर्ताहरू है तपाईँ चुडिदारहरू हामीहरू छोरी मान्छेहरूले प्रायः यो लगाएको हामी देख्न सक्छौँ मलाई लाग्छ यसले तपाईँको इन्डियन अलिकति कल्चरलाई चाहिँ जुन चाहिँ हाम्रो फेसनहरू छ त्यसलाई अलिकति अगाडि बढाइराखेको छ र त्यो मात्र नभएर अहिले ज इन्टरनेसनल अन्तर्राष्ट्रिय रूपमा पनि भारतीय जुन चाहिँ कलाकारहरू हुनुहुन्छ उहाँहरूले पनि जुन चाहिँ एउटा भारतको जुन चाहिँ एउटा फेसन छ लुगाफाटाहरू अलिकति निकै नै आजकल प्रोमोट गरेको हामीहरू देख्न पाउन सक्छौँ